नेपाली भाषामा अनुकरणीय शब्दहरू छन्द छन्दहरू हुन्छ तुक्काहरू अलङ्कार हुन्छ वाग्धाराहरू हुन्छ एउटा उखान भन्दा अर्कै अर्थहरू बुझाउने हुन्छ यो चाहिँ अद्वितीय विशेष विशेषताहरू हो जस्तै बाँदरको पुच्छर लौरो न हतियार भन्छौँ मतलब केही काम नलाग्ने मान्छे केही काम नलाग्ने मान्छेलाई हामी तुक्का लगाएर बाँदरको पुच्छर लौरो न हतियार भन्छौँ अनि रातभरि करायो दक्षिणा हरायो भन्छौँ यस्तो उखानहरू छ जो चाहिँ अरू भाषाहरूमा सायद छैन अनि अरू विशेषताहरू भन्नुपर्दा नेपालीमा हामी आफ्नोलाई पनि धेरै प्रकारले भन्छौँ त्यस्तै बुलुक्क उफ्रिनु हाँस्नुलाई निचिक्क हाँस्नु